सांस्कृतिक पेसा चाहिँ के हो भन्दाखेरि अब मेरो सांस्कृतिक पेसा चाहिँ के भने अब म जातले सार्की मान्छे अनि हाम्रो चाहिँ विशेष छालाको काम गर्ने भनेर है चमार भनेर पनि एउटा समयमा चाहिँ चिनिन्थ्यो र सार्कीहरूलाई छालाको काम गर्ने भन्छन् जस्तै दमाईहरूले बजाउने नौमती बाजा मा हाल्ने छाला जुत्ता है यस्तो प्रकारको छालाको काम जति विशेष गर्ने चाहिँ मेरो सांस्कृतिक पेसा हो अनि अन्य जातिहरूको पनि यस्तो पेसाहरू थुप्रै छन् र यो पेसा चाहिँ मानिसहरूले अहिले त्यागेको कारण चाहिँ के भने पहिलो कुरो चाहिँ अब नयाँ नयाँ कुराहरूको आविष्कार भयो त्यसरी छालाको काम गर्ने मेसिनहरू आयो र मेसिनबाट काम गरेको अब छिटो पनि हुने हातले काम गर्दा ढिलो हुने मिहिनेत लाग्ने भयो र अर्को कुरा चाहिँ मान्छेमा समय सँगसँगै त्यसमा चाहिँ अलिकति पैसाको पनि कमी हुन थाल्यो है अब त्यसरी हातले गरेको काम सस्तो दाममा बेच्दाखेरि नपोसाउने भएको कारणले गर्दाखेरि बेरोजगार समस्या धेरै बढेको कारणले गर्दाखेरि अर्को कुरा मानिसको रुचि नहुनुको कारणले गर्दा अन्त त्यसले गर्दा पनि यो पेसा चाहिँ त्याग्दैछन् अहिले